जोमेटोबाट चाहिँ मैले अस्ति खाना अर्डर गरेको थिएँ अनि त्यो खाना अर्डर गर्दाखेरि एउटा कुपन पनि मिल्छ अर्कोचोटि अर्डर गर्दाखेरि चाहिँ भनेको थियो अनि मैले यो वेबसाइट खोलेर जमेटोको वेबसाइट खोलेर हेर्दैछु त्यसमा कुपन खोलेर चाहिँ हेर्दैछु के मैले अब वेबसाइट खोलेर हेर्दैछु कि त्यो कुपनमा के अरे उयो छ कि छैन फ्री कुपन छ कि छैन भनेर म त्यो वेबसाइट खोलेर हेर्दैछु यहाँनिर